कालिम्पोङ बजारमा पहिलाभन्दा निकै परिवर्तन आएको छ पसलहरू नयाँ पसलहरू निकै बनिइसकेको छ नयाँ मार्केटहरू बनिँदैछ अन्त गाडीघोडा पनि पहिलाभन्दा निकै बढेको छ मान्छेहरू यहाँको कमाउने बाटोहरू पनि पहिलाभन्दा निकै छ अन्त विशेष गरी यो जुन चाहिँ टुरिज्म छ यो चाहिँ गाउँतिर बेसी डेभ्लोप हुँदैछ जस्तो कि होमस्टेहरू बनिँदैछ लाभा कफेरतिर बाह्र माइलतिर होम्सतिर र डेलोतिर निकै होमस्टेहरू खोलिएको छ त्यसले गर्दा टुरिस्टहरू आएर उतै बस्न मनपराउँछ अलिकति जहाँ दृश्यहरू राम्रो हेर्नुपाउँछ अन्त बजारमा पनि टुरिस्टहरू आउँ आउँछन् डेलो भयो दुर्पिन भयो रेली भयो कतिवटा स्पोटहरू राम्रो छ अझै टुरिज्म अझै राम्रोले डेभ्लोप गर्नु छ जग्गा अझै छ कोसिस गर्यो भने अझै पनि राम्रो हुनुसक्छ तर ओभर अल हाम्रो ग्रोथ चाहिँ बेसी विदेशतिर भएको छ विदेश टुरिज्मको चाहिँ ग्रोथ राम्रो भएको छ अन्त यसको फ्युचरमा यसको बढ्ने पोटेन्सल पनि राम्रो छ